हेलो को बोल्नु भएको होला हजुर हजुर म उडको काम गर्छु भन्नु होस् न ड्रेसिङ चाहियो तपाईँकोमा कुनै डिजाइन होइन तपाईँको कुनै डिजाइनहरू छ कि वा कति बाइ कतिको चाहियो साइज भन्नु पर्यो नि त्यस अनुसार म अब कति काठहरू लाग्छ कति सिसा लाग्ने हो त्यही हिसाबले म तपाईँलाई भन्छु पनि ए हुन्छ कति हाइटको चाहिएको तपाईँलाई ए हजुर तपाईँलाई अलिकति पुरानो पुरानो परेको तपाईँको क्लासिक डिजाइनमा चाहियो हुन्छ हुन्छ यो टे टेराकोटा टेराकोटा डिजाइनमा लिनु हुन्छ कि तर टेराकोटा डिजाइन अलिक महँगो पर्छ तपाईँको रेगुलर सोकेसहरू भन्दा चाहिँ किन भन्दाखेरि त्यसमा तपाईँको मिस्त्रीको जुन चाहिँ काम छ त्यो अलिक धेरै छ त्यसमा फेरि हो अन्त त्यसमा अलिक समय पनि धेरै लाग्छ तर एकदम जुन चाहिँ तपाईँले भन्नु हुँदैछ यो टेराकोटा डिजाइन चाहिँ त्यस्तो एकदम ओल्ड क्लासिक तपाईँको होइन पुरानो डिजाइनमा हुन्छ हो तपाईँको जुन चाहिँ साइड साइडको तपाईँको जुन चाहिँ अब काठ हुन्छ त्यसलाई चाहिँ हामीहरू खोपेर त्यसलाई हामीहरू बनाउने छौँ र त्यसको माथि चाहिँ हामी ग्लास लगाउने छौँ त्यसको प्राइस तपाईँको धेरै पर्दैन यसको तपाईँको जुन तपाईँले हाइट भन्नु भएको छ चार फिटको चार फिटको हाइट भयो भने तपाईँको तिन फिटको चौडा गर्नु पर्यो वा अब छ सात फिटको चौडा गर्नु पर्यो त्यो तपाईँ माथि छ कतिको गर्नु हुन्छ त चौडाइ चाहिँ ल ठिकै छ त्यसो भए चार फिट को हाइट र तपाईँको चौडाइमा तपाईँको छ फिट वा अब छ फिट गर्यो भने अलिक ठिक हुन्छ मेरो हिसाबमा चाहिँ त्यसको तपाईँको एकछिन है म अलिकति हेरेर भन्छु तपाईँलाई यसो हेर्दाखेरि चाहिँ यसको तपाईँको ट्वेन्टी फाइभ थाउजन्ड जस्तो तपाईँको पर्ने रहेछ यसमा त हामीहरू तपाईँलाई फाइभ पर्सेन्टको डिस्काउन्ट पनि हामी एप्लाई गर्छौँ साथै एक सालको हामीहरू मेन्टेनेन्स होइन जुन चाहिँ कुनै अब कलरहरू उडिहाल्यो भने हामीहरू त्यसलाई पनि हामी फेरि एक पल्ट रङ फेरि एक पल्ट पेन्ट गरिदिने छौँ ल हुन्छ हुन्छ हुन्छ त तपाईँ आउनु होस् एकदम हेर्नु होस् म एकदम मिलाइदिन्छु त्यसको तपाईँ एकदम सुर्ता नलिनु होस् हुन्छ